हजुर म रिपोर्टर तपाईँसँग कुरा गर्नु थियो कि अनि यो रोड सेफ्टीको बारेमा कुरा गर्नु थियो तपाईँसँग अनि यो टु विलर्सहरूकोबारेमा केही भनिदिनुहोस् न यो रिपोर्टमा हजुर हजुर

हजुर फोर विलर्सहरूकोबारेमा भनिदिनुहोस्

हजुर अनि यो ट्राफिक लाइट्सको बारेमाहरू पनि भनिदिनुहोस् न हजुर हजुर

अनि यो फुटपाथकोहरू बारेमा पनि भनिदिनुहोस् मान्छेहरूको लागि

हजुर

हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद